मलाई नेपाली भाषामा लेखिएको शब्दहरूमा गाउँघरमा बोलिने शब्दहरू नै प्यारो लाग्छ राम्रो लाग्छ ठुलो ठुलो किताबहरूमा लेखिएकोभन्दा गाउँ घरको बोलिने जुन बोली छ त्यही नै मलाई धेरै मनपर्छ

र यसरी मैले जुन नेपाली भाषामा डाटाहरू दिइरहेको छु दिने मौका पाएकोमा म धेरै खुसी छु